गुड मर्निङ सर ए सर म उयो क्लास टेनबाट रिवाज राई बोलेको सर सर मेरो उयो एटेन्डेन्सहरू कस्तो थियो भनेर कल सोध्नुको लागि कल गरेको कि सर अस्तितिर म एब्सेन्ट भएको थिएँ नि त अन्त

होइन सर खासमा घरमा अलिकति प्रोब्लम भएको थियो कि सर मेरो अस्तितिर हाम्रो आमा र बाबा अलिकति बिमार भएर चाहिँ अन्त हस्पिटलाइज हुनु भएको थियो अनि घरमा सबै कामहरू मैले गर्नु पर्दैथ्यो हो अन्त अब घरमा कमाउने मान्छे पनि त्यस्तो थिएन अन्त त्यो भएर चाहिँ अब मैले आफै घरमा अब कामहरू गरेर यताउता कामहरू गरेर आफै अब त्यस्तो पढ्ने टाइम पनि पाउँथिनँ अन्त त्यही त्यसले गर्दा नै अब स्कुल पनि आउनु पाएको थिइन सर त्यतिबेला होइन सर अब खै त्यो यस्तो अचानक भयो कि सर अब केही दिमागमै आएनौ सर

भनेको थिइनँ नि सर डाइरेक्ट अहिले यत्रो दिनबाद अब तपाईँलाई नै कल गरेको डाइरेक्ट

खै सर अब डक्टरले त खै अहिले त्यस्तो केही अब भन्नु त भनेको छैन म एकपल्ट सोध्नु चाहिँ सोध्छु नि सर छिट्टै हुन्छ होला त्यस्तो अब अहिले त अलिक ठिकठाकै छ हो त्यस्तो कन्डिसन बिग्रेको त छैन अहिले राम् राम्रै छ अहिले त मान्छे उयो आमा बाबा त सर म एकपल्ट सोधेर भन्छु कि सर अन्त अब सर त्यहाँदेखि एटेन्डेन्स सर अब त्यो पुगेन भने त इक्जामहरू दिनु पाउँछ सर मैले

ए हजुर हजुर ए हुन्छ सर म खै यहाँनिर एकपल्ट उयो डक्टरकोमा गएर यसो त्यो सर्टिफिकेटहरू बनाउने ट्राई गर्छु कि सर भयो भने चाहिँ म बनाएर तपाईँलाई दिइहाल्छु नि सब्मिट गरिदिइहाल्छु नि तपाईँलाई हजुर ए हजुर हजुर सर अलिअलि टाइम पाउँदाखेरि त घरमा पढ्नु त पढ्दैछु सर होइन एट्लिस्ट दिनु त पाओस् न सर इक्जाम

ए हुन् ए हुन्छ हुन्छ हुन्छ सर हुन्छ म तपाईँलाई ल्याइदिन्छु नि भोलि हुन्छ थ्याङ्क यू सर हुन्छ